दार्जिलिङ जिल्लामा मुख्य मनोरञ्जनका गतिविधि मनोरञ्जनका विकल्पहरू यो दार्जिलिङ जिम क्लब जिमखाना क्लब रक गार्डन नाइटेङ्गेल परा पार्क आदि छन् र त्यहाँ पस पस्ने शुल्कहरू रि रिजनेबल प्राइसमा नै हुन्छ जति अब हा त्यति एक्पेन्सिभ देखिँदैन र त्यहाँ पस्ने टिकटको पैसा तपाईँको पार्कमा बिस रुपियाँ गरेर लाग्छ भने थिएटरहरूतिर तपाईँको स्तर हेरेर त्यही किसिमको हामीले पैसा तिर्नुपर्ने हुन्छ जस्तै सामान्य रूपमा हामीले लियौँ भने मिनिमम हामीले एक सय रुपियाँ तिर्नुपर्छ र हाइली भनेको पाँच सयसम्म तिर्नुपर्ने हुन्छ